हेलो तपाईँ अस्ति लुगा सिलाउने दिदी बोल्नु भएको होइन ए अहिले लुगाको डिजाइनहरू के के आएको होला है नयाँ नयाँमा मेरो होइन अस्ति उता बाहिरबाट एउटा पिस ल्याइदिएको छ कि अन्त हो त्यो सिलाउँ भनेर नि अलिक अब त्यसको डिजाइन चाहिँ मलाई अलिक राम्रो चाहियो कि अन्त नि हजुर हजुर ए अन्त त्यही त अब सिलाउनु मेरो त्यो अस्ति सिलाउनु दिएको थियो नि तपाईँले सकिदिनु भयो राम्रो डिजाइन हालिदिनु भएको होला नि है ए अन्त त्यो कुर्तामा चाहिँ कस्तो डिजाइन आएको होला है अहिले नयाँ चाहिँ ए हजुर अब मेरो त्यो पिस दामी छ हो त्यसको त अझै अब त्यो के अरे अम्ब्रेला स्टाइलको क्याउ हुन्छ नि हो त्यस्तो सिलाउँ भनेर हौ ए हजुर त्यही त तपाईँलाई पनि मैले पहिलैदेखि सिलाउनु दिएको कि अन्त नि अब नयाँ नयाँ पनि सिलाउनु सक्नुहुन्छ भनेर नि

ए त्यही भनेर त मेरो त्यो एकदम दामी छ कि भर्खर ल्याएको नयाँ हो त्यही पनि मजाको कपडा पनि मजाको छ हो अब त्यस्तै सिलाउँ भनेर नि ए हजुर मेरो छ नि थुप्रो किन्नु त किनी राखेको छु कि सिलाउनु तपाईँकोमै ल्याउँ भनेर राखिराखेको छु नि

हजुर हजुर अन्त त्यो अस्ति तपाईँले मेरो लुगा सिलाएको कति पैसा भन्नु हुँदैथ्यो फेरि अस्ति भनेको म त बिर्सेछु ए त्यो मेरो कुन चाहिँ डिजाइनमा सिलाइदिनु भएको छ ए हो ए हजुर अन्त त्यही त अब त्यो अब त्यो हो त्यो ल्याउँछु अन्त उता छ मेरो अझै थुप्रो छ कि तपाईँकोमै सिलाउनु ल्याउँ भनेर नि म तपाईँ छैन भने पनि तपाईँको साडी पनि बनाउनु छ हौ मेरो फल्स हजुर हजुर हजुर अन्त ब्लाउजको स्टालइहरू पनि अलिक अब क्या हुन्छ नि अहिलेको एकदम त्यो भीहरू हो त्यस्तो क्याउ हजुर हजुर ए हुन्छ हुन्छ उसो भए त्यो मेरो अस्तिको लुगा पनि लिनु आउँछु हो चार सौ रुपियाँ जेला भन्नुभयो अन्त त्यो मेरो नयाँ पनि सिलाउनु ल्याउँछु कि हुन्छ हुन्छ अहिले हजुर यही हो तपाईँको नम्बर सेभ गरिरखेको थिएँ अस्ति नै हो हुन्छ राखेको ल अहिले हुन्